हामीहरूको परिवारमा लामो भएको संस्कृतिहरू परम्परा चाहिँ अब हामी दसैँ दिवालीहरू मनाउँछन् त्यसमा हामी दसैँमा टीका लाउँछौँ चामलको टीकाहरू लगाउँछन् लगाउँछन् हामीलाई बाजे बोज्यूहरूले लगाइदिन्छन् बाजे बोज्यूहरूपिच्छे बाबा आमाहरूले लगाइदिनुहुन्छ बाबा आमाहरूलाई बाजे बोज्यूहरूले लगाइदिनुहुन्छ त्यस्तो परम्परा चाहिँ हाम्रो पहिलैदेखि अहिलेसम्म पनि छ दिवालीमा हामी पूजा गर्छन् लक्ष्मीलाई पुज्छन् त्यस्तो त्यस्तो परम्परा चाहिँ हाम्रो अहिलेसम्म छ हामी अब जस्तै भाइ टीकाहरू लगाउँछन् भाइलाई भाइलाई पुज्छन् राखीहरू लगाइदिन्छन् त्यो परम्परा चाहिँ हाम्रो अहिलेसम्म पहिल्यैदेखि परिवारमा लामो संस्कृतिको परम्पराहरू छन्